हेलो ए दुधवाला नानी बोल्नु भएको ए अन्त तपाईँले त कस्तो दुध ल्याइदिनु भएको पतला न पतला रहेछ एकदम अन्त आज त नानीहरू पनि बिमार भयो दुधले गर्दाखेरि ए हजुर हो नी त्यो एक डल्लै एक केजी दुधको डल्लै चिया बनाउँदा पनि लाग्ने पतला न पतला फेरि त्यति मात्रै भए त हुन्थ्यो नि नानीहरू पनि बिमार भएर दुध पनि फाटी हाल्ने पतला न पतला खाल्को कस्तो खाल्के दुध अन्त हजुर नयाँ बियाएको गाईको त झन् बाक्लो हुनुपर्ने होइन दुध राम्रो हुनुपर्ने त हामीले पैसा तिरेर ए हजुर तर पनि तपाईँहरूले त्यस्तो पतला त दिनु भएन नि त हामीलाई हामीले पैसा तिरेको अनुसार त राम्रै दिनुपऱ्यो हामीले पनि तपाईँहरूको विश्वास गरेर किनेको हुन्छ त्यस्तो त गर्नु भएन नि त

ए हजुर हुन्छ अब भोलिदेखि चाहिँ राम्रो पठाइ दिनुहोस् ल किन कि तपाईँकोबाट धरै वर्षदेखि किनी सकेको पहिला त केही भएको थिएन भर्खर भर्खर यस्तो हुनुथाल्यो ए हजुर ए हुन्छ हुन्छ राखेको